अहिले बर्खामा त यता पानी पनि परेर मान्छेहरू उयो भएर के अरे टिस्टाले पुरा क्षति पुर्यायो टिस्टामा सिङताममा जग्गा जग्गा यस्तो उयोहरू भयो अब मान्छे मरेकोले गर्दा आर्मीहरू पनि कतिजना उयो भयो अन्त त्यसले गर्दाखेरि अब यहाँ टिस्टामा कति घरहरू छैन त्यसले गर्दा बगाएर लगेर बिल्लीबाठ भइरहेछ मान्छेको यहाँनेरि अब गरम छ फेरि यो खालको हैजा अब फैलिने डर हुन्छ डेङ्गगूहरू डरसरी छ नानीहरूलाई पनि कोही बेला झाडा पखाला लाग्छ अब राति फेन लिएर बस्छौँ त्यसले पनि गरम हुन्छ त्यसले डेङ्गू हुने डर छ हामीलाई यहाँ आब हाम्रो जिल्ला दार्जिलिङ पर्छ त्यसले गर्दाखेरि यहाँनेरि अब टिस्टातिर डरलाग्दो घटना भइराखेको छ मान्छेलाई खानु पिउनु छैन दुःख छ त्यस्तो भइरहेछ लगाउने लुगाफाटा छैन सब सब घर बगाएर लगिदियो अहिले मान्छेहरूको सुताइ स्कुलतिर हुँदैछ त्यसले गर्दाखेरि यहाँनेरि साह्रो परेछ अब डेङ्गूको पनि डरसरी छ यहाँनेरि खोला नजिकै पर्छ त्यसले गर्दा डरसरी नै छ रातभरी फेन खोल्यो यसरी के अरे मच्छरदानीहरू लगाएर सुताउँछु नानीहरूलाई यता झाडापिसाब गर्ने जग्गा पनि डरसरी नै छ अब डेङ्गूले टोक्छ भन्ने खोला नालाहरू पनि जग्गा जग्गा भत्किसकेको छ त्यस्तो डर छ अ अब चाहिँ